अँ मैले त अब राखिन्छ अब कोही बोला अब चारोहरू दिइन्छ चामलहरू हल्का आँगनहरूमा छरिदिइन्छ तर अहिले रुखपातहरू धेरै कम्तीले गर्दा अहिले त्यति चराहरू त आउँदैन त मैले चाहिँ अब घरमा अब परेवा आएको थियो अन्त मैले परेवाको लागि पनि गुँड ओथ्रा बनाइदिएको थियो अन्त यता ढुकुरहरू पनि आउँछ पहिलाको पहिलाको भन्दा जुन चाहिँ स्प्यारो चाहिँ अलिक कम्ती आउँछ आउनु चाहिँ आउँछ मैले दिन्छु चारोहरू अलिअलि अन्त हाम्रो छेउछेउमा पनि आँगन भयो जस्तै कि अब बगैँचाहरूमा पनि अब रुखहरू छ सानोतिनो रुखहरू त्यसमा चाहिँ थुप्रै अब चराहरूले ओथ्राहरू बनाएको छ लगाएको छ तर अहिले कम्पेरेड टु पहिला चाहिँ अब पहिला त अब पुरै चराहरू आउँथ्यो अहिले चाहिँ एकदमै अब के भएर भन्नु अब गाउँमा अब छैन अब त्यति रुखपातै छैन कम्ती एकदम अब मान्छेले अब सबै काटिसकेको छ अब हावा पानीको डरले कसैको घरहरू भत्काउने कसैको केले गर्दा अहिले रुखहरू कम छ त्यो भएर अहिले चराहरू कम्ती छ कम्ती मात्रमा आउँछ अब परेवा भयो ढुकुरहरू भयो अनि भङ्गेराहरू पहिलाको जति आउँदैन अलिअलि आउँछ मैले चाहिँ अब ओथ्राहरू त बनाइदिएको छ भयो परेवाको लागि अनि ढुकुरको ढुकहरको ढुकुरहरू चाहिँ रुखमा बस्छ अन्त फलफुलहरू छ बारीमा त्यो चाहिँ अब चराहरू चाहिँ चराहरूको खाना चाहिँ अब केही बेला चाहिँ नयाँ नयाँ प्रकारको चराहरू पनि आउँछ त्यही हो फलफुल खानु चाहिँ आउँछ त्यति साह्रो त दिँदैन त्यही फलफुल खानु चाहिँ आउँछ चराहरू बारीमा त्यति नै हो अब के भन्नु अब त्यति त अब पानीहरू त अब पानीहरू त त्यहीँ हुन्छ पानीहरू पानीहरूमा चाहिँ अब उनीहरू आउँछ पानीमा त्यही पौडीहरू खेल्छ नुहाउँछ पानीहरूमा त्यही पानीहरू अब त्यही अब अलिअलि त्यो सानसानो पानी पोखिएको हुन्छ त्यही पानीतिर नै पानी खानु आउँछ अब कोही बेला त अब सबै अब पानीहरू भाँडामा राखिएको पानीहरू पनि मैला गरिदिन्छ नि चराले अब ढुकुरहरू अब हेर्दैन मैला पानीमा त्यही भाँडाको पानीमा खेल्नु खोज्छ अनि हाम्रो घरमा त अब बाबाहरू पुरा रिसाउँछ नि प बेसी मैला गऱ्यो भनेर त्यही भएर अब केही बेला खेदाउँछ पनि अब त प्रायःजस्तो आउँछ घरमा हाम्रो बाबाले प्रायः यस्तै दिन्छ चारोहरू त्यही भएर नै आउँछ